हेलो

ए म भानिज मामा ए एकदम राम्रै छ यहीँ बसिरहेको छु नि चाडबाड खै राम्रै चल्दैछ अन्त मामाहरू चाहिँ अनि दसैँ तिहार मान्ने मान्यो अन्त मामा

अँ हजुर हजुर खै हाम्रो पनि जाबो दसैँमा तिहारहरूमा टिका लगाउनुपर्ने खै घरमा त केटाकेटीहरू नै छैन

ल भयो भयो खानापिना भर्खरै भयो ए ल ल हुन्छ नि अनि ए अब म पनि एकछिन घुम्न जाऊँ भनेको अब निस्किन्छु एकछिनमा अब पाँच दस मिनट बादमा

ए म त सुनेको छैन होला भनेर नि ए म त ल ल हुन्छ हुन्छ

ल ल हुन्छ